मलाई चाहिँ गीतहरू चाहिँ पुरानै मन पर्छ हो अहिलेको चाहिँ अब गीतहरू चाहिँ हा हा हि हि हु हुहरू गर्ने मात्रै हुन्छ पहिलाको गीतहरू जस्तो अब सुनौँ सुनौँ एकदम अब हुन्छ नि मनलाई टक्कै छुने हिसाबको गीतहरू चाहिँ अहिलेकोमा चाहिँ हुँदैन अहिलेकोमा चाहिँ एकदम ड्याङ् ड्याङ् र डुङ् डुङ् टाउको दुख्ने गानाहरू हुन्छ होइन त्यही भएर चाहिँ मलाई चाहिँ प्रायः पुरानै गीतहरू मन पर्छ अब हाम्रो यस्तो हामी त नेपाली हो हाम्रो त अब दसैँ दिवाली के केहरू आउँछ त्यति बेला हाम्रो भैलेनीहरू खेल्छ त्यति बेला गीतहरू पनि गाउँछ अन्त हाम्रो आफ्नै घर घरमा पनि हुन्छ अब यस्तो मान्छेहरू आएर गीत गाएर डान्सहरू गरेर त्यस्तोहरू चाहिँ मलाई पुरै मन पर्छ अन्त अरू चाहिँ अब के भन्छ अहिलेको गीतमा हुन्छ अब अरू हिन्दीमा छ नेपालीमा अलिकति इमो इमोसनल गीतहरू हुन्छ त्यस्तोहरू चाहिँ मलाई मन पर्छ यो रक अरे अहिलेको र्याप अरे हो त्यस्तोहरू चाहिँ त्यस्तो अब हामीलाई मन पर्दैन किनकि अब हामी पहिलाको मान्छेहरू होइन पहिलाकै गानाहरू सुनेर आएको पहिलाकोमा र अहिलेकोमा चाहिँ अब त्यही उयो छ यो अब पहिलाको चाहिँ त्यो गीतको शब्दहरूमा पनि मिनिङ् हामीले बुझ्थ्यौँ अहिलेको चाहिँ अब एकदम विना मिनिङ्कै गीतहरू छ क्या हो त्यो अब एकदम के भन्नु अब त्यो उयो नहुने हामीलाई अब सुन्दाखेरि पनि अब रिस उठ्ने खाले हुन्छ हो अहिले चाहिँ अब पहिला त एकदम सु अब सुनेर एकदम हामी अब कहाँ पहिला पहिलाको कुराहरू याद आउने खाले गीतहरू हुन्थ्यो अन्त अहिले चाहिँ अब एकदम त्यो उयो हुँदैन तर अब अहिले फिलहाल अब कति सिङ्गरहरू त यस्तो पनि छ अब राम्रो मजाले नै गीत गाउनेहरू

त त्यही भएर अवश्य मलाई चाहिँ अब पुरानै नेपालीमा पुरानै मन पर्छ हिन्दीहरूमा पुरानै मन पर्छ अब इङ्गलिस त त्यस्तो बेसी बुझ्ने होइन हामी होइन तर पनि अलि अलि म्युजिकहरू चाहिँ मन पर्छ इङ्गलिसको चाहिँ